लक्ष्मीप्रसाद देवकोटा कृत मुना मदन मुना मदन चाहिँ अब हाम्रो नेपालीहरूकै भनौँ गरिबीहरू हाम्रो कस्तो त्यस्तो गरिबहरू थियो त्यही गरिबी हटाउनुको लागि भनौँ जसले पनि किनभने परिवारलाई केही सुख दिऊँ भन्नेहरू हुन्छ धेरै इच्छाहरू हुन्छ त्यसमा चाहिँ अब यहाँ चाहिँ एउटा गरिब पात्रको कथा चाहिँ अब आउँछ त्यसो अब मुना मदनको सम्बन्ध मदनले पनि आफ्नो मुनालाई अब ज्यादै माया गर्थ्यो आमालाई माया गर्थ्यो घरमा बुढी आमा थियो आमा मुना थियो तर अब त्यो घरबारी उयो गरेर खटीखाना खा खानु खाली खानु मात्रै पनि उनीहरूलाई धौ धौ पर्थ्यो तर अन्त परदेश लाग्ने विचारले गएको थियो गएर नि उसले कमाउनु त कमायो तर के भयो भने ऊ आएर फर्केर आएर पनि उसले जुन उसले सोचेको थियो त्यो सुखहरू चाहिँ अब उसलाई दे सँगै बसेर राम्रोसँग मिठो खाऊँ राम्रो लाऊँ भन्ने उसको इच्छाहरू चाहिँ पुरा गर्नु सकेन किनभने त्यो चिसो उयोमा उसलाई एउटा औलै लागेर भनौँ बिरामी भएर आएको मलाई चाहिँ त्यो चिज साह्रै माया लाग्छ मदनको मुनालाई पनि त त्यस्तो त्यो अब त्यत्रो उयोसम्म एक्लै उयो भयो बस्यो अन्त मलाई चाहिँ त्यस पछि चाहिँ मलाई के लाग्छ भने दुःख सुख जस्तो सुकै होस् घरमै बसेर मिलेरै खाऊँ किनभने सम्पति भन्ने कुरा त कमाएर पनि अब आफ्नो भाग्यमै छैन भने त हुँदैन भने जस्तो लाग्यो यदि त्यसरी नगएको भएदेखि अरू गयो मदन गयो कति उयो भयो असुबिस्ता भयो आमालाई मुनालाई त्यो दुःख पनि एक भयो उता गएर कमायो तर त्यो कमाएर ल्याएको कुरा पनि उनीहरूले राम्रोसँग सुख शान्तिसँग बसेर भोग उपभोग गर्न सकेन तिनीहरूले त त्यहाँदेखि चाहिँ भनेको थियो त्यहाँ अब एउटा बेस पनि आएको छ सुनका थैला हातका मैला के गर्नु धनले साग र सिस्नु खाएको बेस आनन्दी मनले भनेर नि मुनाले पहिल्यै मुनाले भनेको थियो यही मलाई चाहिँ ठिक लाग्छ म चाहिँ यसमै यही नै मलाई पुरा मन परेको चाहिँ मुना मदनमा हो यो अनि मदन मुनाले भनेको कुरा चाहिँ मेरो मनमा रहेको कुरा हो